मैले भारतीय मिडियाबारे भन्नु पर्दाखेरि चाहिँ अब मिडिया भन्ने बितिकै हामीले है दुनियाँलाई तेस्रो नजरबाट हेर्नु हो अन्त अब मिडियाले नै गर्दाखेरि हामीले गाउँ घर चेप कुना है अर्को देश विदेशमा के भइरहेछ त्यो हामीले सबै जान्न हामीले प्राप्त गर्नु सक्छौँ अन्त हामी घर बसी बसी नै हामीले सबै दुनियाँको नै हामीले जानकारी प्राप्त गर्न सक्छौँ यतिले चाहिँ हाम्रो लाइफ अलिकति भन्दा पनि धेरै मात्रामा नै हामीलाई सजिलो बनाइरहेको छ यो डिजिटल मार्केटिङहरूले गर्दा अनि अब सधैँ समाचारहरू सान्दर्भिक छन् भनेर पनि भन्न सकिँदैन किनभने अब मिडिया भनेको मान्छेले नै चलाउने हो अब त्यो मान्छेले कोही कोही बेला बढाई चढाई गरेर है भन्नु पनि सक्छ अब अहिले त कतिवटा मिडियाहरू छ थुप्रै अब अहिले त मिडिया भन्ने बितिकै नै अब मान्छेहरू पनि डराउने गर्छन् अब मिडिया नै अनगन्ती छ कति अब टिआरपिहरूको लागि है आफ्नो सो नम्बर वानमा होस् भनेर पनि कतिले अब गलत है गलत इन्फरमेसनहरूलाई पनि अब बढाई चढाई गरेर है हेड लाइन बनाएर अब त्यही त्यही न्युजलाई कति पल्ट है बारम्बार देखाएर त्यसरी टेलिकास्ट गर्छन् नेसनल टिभिहरूमा पनि हामीले देखेको छौँ अनि अब मिडिया सधैँ सही हुन्छन् पनि भन्न सकिँदैन अब अब साह्रै अब देखाउँछन् मिडियाले अब देश विदेशमा के भइरहेको छ है तर अब नराम्रो कोही कोही बेला अब हाम्रोमा राम्रो प्रुफ पनि हुँदैन तर पनि त्यसलाई चाहिँ अब बढाई चढाई गरेर मर मसाला थपेर है हामीलाई न्युजहरू देखाउने गर्छ अनि हामी जनता भन्ने त्यसमै अब न्युजमा देखाउँदैछ हामी त्यसमै अब बिलिभ गर्छौँ है हामीले विश्वास गरेर त्यही अब दुनियाँमा ए यस्तो हुँदै रहेछ भनेर हामीलाई एउटा मनमा हुन्छ त्यही हो अनि मैले थाहा भएको मलाई थाहा भएको चर्चित पत्र पत्रिकाहरू चाहिँ हिमालय दर्पण दैनिक जागरणहरू हुन् अनि समाचार च्यानलहरू चाहिँ त्यही एनडी टिभी हिन्दुस्तान टाइम्स है भारत रिपब्लिक चौबिस घण्टाहरू जस्तैहरू छन्